जब म सानो थिएँ त्यो टाइममा क्लास टु थ्रीतिर मिसले एउटा काम दिनुभएको थियो एउटा आर्ट गर्नुको लागि नेपाली कल्चरल ड्रेस केटा केटी र नानीको अन्त त्यो एकदमै साह्रो लाग्यो मलाई त सो मैले के गरेँ म घर गएँ र घरमा हाम्रो एकजना काका आउनु भएको थियो गणेश काका र उसलाई भनेँ कि काका तपाईँ यो आर्ट गरिदिनुहोस् न एकदमै साह्रो छ अन्त उसले त कोसिस गरिदिनु भयो अन्त त्यो नक्सा लिएर म भोलिपल्ट स्कुल गएँ मिसलाई देखाएँ अन्त मिसले त देख्दै बुझिहाल्नु भयो कि यो त मैले गरेको होइन अन्त भन्नुभयो तिमले गरेको होइन नि यो न कसले बनाएको भन त मिस हाम्रो एकजना काकाले बनाउनुभएको अन्त उसले पुरा मलाई कराउनुभयो भन्नुभयो कि एक्जाम दिँदा चाहिँ कसले गर्छ तिमीले आफैँ गर्नु पर्छ लु भोलि फेरि लास्ट चान्स दिँदैछु भोलि आफै गरेर ल्याउनु अब मलाई त पुरा लाज भयो सथीहरू सबैजना हाँस्नु थाल्यो पुरा हेर्नु थाल्यो अन्त घर गएँ घर गएर त्यो नक्सा फेरि पुरा मनले ध्यानले नक्सा बनाएर अन्त भोलिपल्ट मिसलाई देखाएँ तर मिसले पत्याउँदै पत्याएन भनेपछि यो तिमले बनाएकै होइन यत्ति राम्रो भएको छ त्यो चाहिँ तिमीले कहिल्यै यस्तो आर्ट गरेकै थिएनौ यो त पक्कै त्यही काकाले बनाएको होइन होइन मिस मैले कत्ति बुझाउने ट्राई होइन मिस यो मैलै बनाएको तर पनि मिसले पत्याउँदै पत्याएन र यो दुई तिन दिन अरू आर्ट गर्दै गएँ त्यहाँदेखि चाहिँ साथीहरूले पनि पत्याउन थाल्यो त्यहाँदेखि चाहिँ मिसले पनि पत्याउन थाल्यो र त्यो दिन मैले एउटा कुरो बुझेँ कि हामीले कोसिस गर्नु पर्ने रहेछ त्यो कोसिस गरेर मात्रै थाहा हुन्छ कि मेरो त्यो क्वालिटी छ कि छैन त्यो गुण छ कि छैन र त्यो दिन मैले थाहा पाएँ कि मेरोमा पनि एउटा नक्सा बनाउने गुण पनि रहेछ ड्र आर्ट गर्ने आर्ट गर्ने गुण पनि रहेछ त्यसरी नै क्लास टुवेल्भ पुग्दा एकजना सर हुनुहुन्छ यहाँ कालिम्पोङमा गर्ल्स हाई स्कुलको टिचर अहिले त रिटायर हुनुभो समिरण पल सर उसलाई म बेलुका बेलुका भेट्थेँ उसँग कतिवटा टाइम स्पेन्ड गर्थेँ कतिवटा क्वेसनहरू सोध्थेँ कतिवटा गाइडहरू गर्नुहुन्थ्यो र उसको गाइडेन्समा दुइटा कुरा चाहिँ एकदमै मलाई मन पऱ्यो र मैले आफ्नो लाइफमा धेरै अगाडि बढ्नु पाएँ एउटा चाहिँ कुरा हो उसले भन्नुभयो कि असरद पढाइमा पुरा ध्यान दिनु अहिले राम्ररी ध्यान दिएन भने भविष्यमा सायद धेरै भन्न सक्दैन तिमीले भिख माग्नु पर्ला र जब यो भन्नुभयो कुरा मलाई एकदमै मनमा लाग्यो साँच्चै र मैले एकपल्ट फेरि कतिलाई देखेँ पनि भिक माँग्दै गरेको र मैले त्यही सोचेँ कि के थाहा उनिहरू मेरो पनि त्यस्तै लाइफ हुन्छ र त्यो दिनदेखि चाहिँ मैले पढाइमा अलिक पहिलाभन्दा निकै ध्यान दिन थालेँ र काम कुनै पायो भने म जतिसक्दो त्यो कामहरूलाई छोड्थिनँ लिएर आफुलाई फुल दिन्थेँ जस्तै साह्रो होस् त्यसको पछि अर्को चाहिँ गुरुदेखि दामी कुरा के भन्नु भएको थियो भन्दा चाहिँ कि म चाहिँ सानोमा पहिला केटीहरूसँग लजाउथेँ कोही अप्ठ्यारो लाग्थ्यो केटीहरू सँग बोल्नु अन्त सरले भन्नुभयो कि हेर असरद अब उनीहरू त मान्छे हो लजाउँनु हुँदैन मन सफा राख्नु केटो होस् केटी होस् सबैसँग खुलेर बोल्नु होइन अब सिटिसतिर गयोभने त्यहाँतिर अब तिमी यसरी लजायौ भने त केटीहरूले त ए तिमीलाई धक्की दिएर सारिदिन्छ तिमीलाई के भन्छन् त्यो बसतिर ट्रेनतिर त बस्ने ठाउँ पनि सक्दैन तिमले बस्नु पनि पाउँदैन अन्त पछि फ्युचरमा के त सर्भिस नहोला हुन्छ हुँदैन भन्न सक्दैन बिजिनेस गर्नु पर्ला सो बिजिनेस गर्दाखेरि के गर्नु पर्छ तिमले त अब कस्टमर केटा होस् केटी होस् सबै टाइफको मान्छे आउँछ त्यो सबैसँग बोल्नै पऱ्यो अन्त अहिलेदेखि नै बानी बसाउनु बुझ्यौ केटा होस् केटी होस् सबैसँग राम्ररी बोल्नु एकदम सो त्यो दिन चाहिँ साँच्ची नै मलाई फिल भयो कि मैले ठिकै कुरा हो अन्त जब मैले निर्णय लिएँ कि कलेजमा मेरो अनर्स डिपार्टमेन्टमा जति पनि साथीहरू हुनुहुन्छ केटा होस् केटी होस् सबैलाई म साथी बनाउँछु सबैसँग म बोल्छु र म त्यसको पछि जब म कलेज जोइन गरेँ म सबैसँग केटा होस् केटी होस् सबैलाई सुरुमा जस्ट विस मात्रै गर्थेँ गुड मर्निङ चिनाजानी होस् नहोस् उनीहरूले रिप्लाई दियोस् न दियोस् सबैलाई केटा होस् नहोस् म रिप्लाई विस गर्थेँ